हेलो भन्नुहोस् नमस्ते हजुर हो त ए हजुर ए जानकारीको लागि हजुर हाम्रो तपाईँको कालिम्पोङ डिस्ट्रिक्टमा चाहिँ तपाईँको हु केयर्स छ है हेल्पिङ ह्यान्ड्स कालिम्पोङ छ है कालिम्पोङ हिल्स रुरल वेल्फेयर फाउण्डेसन पनि छ है अन्त तपाईँको मनि ट्रस्ट भयो इटरनल लभ सर्भिस है उहाँको अझ कामको बारेमा भन्नुपर्दा चाहिँ तपाईँको यो हु केयर्स हु केयर्स भयो है हेल्पिङ ह्यान्ड्स कालिम्पोङ भयो इटरनल लभ सर्भिसहरू भयो उहाँहरूको मनी ट्रस्ट भयो है उहाँहरूले चाहिँ अब यस्तो काम गर्छ तपाईँको कतिजना असहायहरू हुन्छ है बिचरा कतिजना बिमारीहरू हुन्छ उहाँहरूलाई चाहिँ हामी अब कतिजना बिमारीहरूलाई अब बजेटको कति खाँचो हुन्छ है हामी त्यो उठाएर है उनीहरूलाई हेल्प गर्ने गर्छौँ है अन्त बजारतिर कति असहायहरू डुलिरहेको हुन्छ बजारतिर हैन उहाँहरूलाई अबो केश काट्ने नुहाई धुवाई गर्ने होइन खानापिनाको बन्दोबस्तहरू गरिदिन्छ है अन्त तपाईँको कालिम्पोङ हिल्स रुरल वेल्फेयर फाउण्डेसन चाहिँ तपाईँको जति पनि कलाहरू है लुकेर बसेको हुन्छ है उनीहरूलाई निकालेर यो कलाहरू प्रदर्शन गराउने कामहरू गर्छ है अन्त मेरो आफ्नै पनि छ एनजिओ है नयाँ पुस्ता अन्त नयाँ पुस्ता पनि हाम्रो पनि त्यस्तै हो तपाईँको गाउँमा कतिजना बिमारीहरू हुन्छ होइन उहाँहरूलाई पैसा कहाँ कहाँ गएर टाढो टाढो गएर पैसाहरू उठाएर है उहाँहरूलाई सपोर्ट गर्ने है कतिजना अब एकदमै निडी पर्सनहरू हुन्छ घरहरू न भएको है उहाँहरूलाई घरहरू बनाइदिएर है बनाइदिने कामहरू गर्छ हजुर

ए हजुर ए बिमार चाहिँ के बिमार रहेछ ओ हजुर

ए हजुर हजुर हजुर हजुर ए हजुर एकदमै राम्रो ठाँउमा कल गर्नु भएछ हजुर हुन्छ ए हजुर मलाई त्यो नानीको है फोटो अनि उहाँको डकुमेन्ट्सहरू है हस्पिटल लाइनको डकुमेन्ट्सहरू पठाइदिनुहोस् न है त्यहाँबाट हामी उयो गर्छौँ हजुर हजुर हजुर हुन्छ हुन्छ